भारतका सबैभन्दा लोकप्रिय खेलहरूमा हकी क्रिकेट हगि एथलेट्समा कुद्ने ब्याडमिन्टन चेसहरू हुन्छ र यी खेलहरूमा हामी हामीलाई थाहा भएको कुरो हो कि यी खेलहरूमा सचिन तेन्दुलकर महिन्द्र सिंह धोनी सुनिल गावस्कर जस्ता महान क्रिकेट धावकहरू हुनुहुन्छ भने हकीमा मेजर ध्यानचन्द हुनु हुनुहुन्थ्यो ऊ चाहिँ अहिले बित्नुभयो त्यसरी नै एथलिस्टमा एउटा नारी है एउटा एउटा नारी पिटी ऊषा त्यसरी नै हकीहरूमा अनि त्यसै गरी एथलिट्समा नै हाम्रो मिल्खा सिंहहरू त्यस्ता महान धावकहरू हाम्रो देशमा छन्